हेलो हेलो सुन्नुहुँदैछ ए ए बहिनी ए के अरे म त अघि तल यसो हेर्दा बहिनीलाई झलक्कै देखेँ कि किन हस्पिटल आउनुभएको छ ए म पनि त त्यही त यहाँ मेरो पनि ससुरालाई लिएर आएको थिएँ कि म चाहिँ यहाँ मेल वार्ड उयसमा तर अब दिउँसो त बस्नु पाउँछ बेलुका चाहिँ बस्नु पाउँदैन रहेछ हो अन्त म त अघि यसो हेर्दा त बहिनीलाई पनि झलक्कै देखेँ कि को बिमार भएर आएको छ भनेर नि तपाईँको चाहिँ को बिमारी भाएको छ ए अँ ए अँ बसिदिनु पर्यो नि अँ त्यही त के बिमार चाहिँ के भएको रहेछ ए अँ अहिले त सिजनै छ है फेरि ज्वरोको पनि अँ त्यही त है यहाँ म पनि त टोइलेट पनि मैला छ नि यहाँ पनि हुनु त अब मान्छेले पनि त्यस्तै गर्छ जहाँसुकै झन् त्यो भातहरू फ्याँकेर हो टोइलेटतिर पनि त्यसो गर्छ सफा पनि छैन नि पानीको पनि अलिक ऊ यो रहेछ हौ पानी पनि छैन हो अन्त कम्ती मात्रै पानी रहेछ त्यो पखाल्नु भाँडाहरू पखाल्नु ओर्नेहरूले चाहिँ के अरे झन् सारो त्यो भातहरू पखालेर तेत्यति फ्याँकि राखिदिएको रहेछ हो मैला नि त्यो त्यहाँ पनि त्यस्तै छ होला फिमेल वार्डमा पनि त्यस्तै छ होला त्यही त त्यही त अब बेलुका के गर्नुहुन्छ तपाईँ ब साथी बसिदिनुहुन्छ कि अँ त्यही त ए अँ अँ त्यही त त्यही र त म पनि अब दिनभरि त अब ब पालो दिनुलाई बस्नु पर्यो अब एकछिन तिन ब तिन चार बजीतिर चाहिँ घर जान्छु त्यहाँदेखिन् चाहिँ खाना बनाएर नानीलाई पठाइदिनु पर्यो हौ अब केटाहरूको लागि मेलमा त मेल वार्डमा त केटाहरू नै बस्नु पर्यो होला साथी है अन्तखेरि खानासाना बनाएर पठाइदिनु पर्यो बिमार त्यही त स्टोन भएको हो जस्तो पनि छ के यहाँनिर टेस्टको लागि त भन्नु त भन्दै थियो कि तर राम्रो छैन अरे हौ मेसिनहरू राम्रो छैन सिलगढी पठाउनु पर्छ होला उयो गर्नु भनेर भन्दै थियो अरूले चाहिँ अब डक्टरले के भन्छ अँ त्यही त अब के भन्छ कोनि भोलितिर हेरौँ न अन्त हुन्छ ए उल्टा उल्टा है त्यस्तै हुन्छ नि हौ त्यही त अब टेस्ट त राम्रो अँ त्यही त अब त्यही ऊ यो गर्नु पर्छ होला अब मिलाएर चाहिँ त्यही त अब बिचार गरेर एक दिनबाट अब अहिले त एड्मिट छ छुट्टि भएर चाहिँ सबै उयो अल्ट्रासाउन्डहरू गरेर ल्याउनु पर्छ होला जस्तै छ त्यही त हुन्छ अब ए अँ त्यही त

नि एकछिन यहाँनिर उयो आयो कि यहाँ सिस्टर आउनुभयो कि हुन्छ फेरि बात मारौँ न ल फेरि भेटौँ न हुन्छ हुन्छ राखेँ है